घर घरमा एउटा बगैँचालाई व्यवस्थित गर्नका निम्ति सस्तो होइन महँगो नै पर्छ किनभने कुनै पनि काम गर्नको निम्ति अर्थ हामीलाई चाहिन्छ अर्थविना हामी कुनै पनि काम गर्न सक्दैनौँ अनि एउटा कुनै पनि कुरोलाई व्यवस्थित गर्नको निम्ति धेरै नै मँहगो पर्न जान्छ जस्तै कुनै पनि बिरुवाहरूलाई हामीले नर्सरीहेरूदेखि ल्याउनु जाँदा हामीलाई त्यो बिरुवाको पैसा पर्छ साथै हामीलाई आउने जाने यातायातको खर्च पर्छ अनि हाम्रो डेली वेजेसको पनि कुरा हुन्छ त्यसमा अनि कुनै पनि एउटा बगैँचालाई व्यवस्थित गर्दा हामीलाई महँगो नै पर्न जान्छ त्यो कुनै पनि हालतमा सस्तो हुन सक्दैन अनि त्यो सस्तो किन हुँदैन त भन्दा फेरि चाहिँ अब हामीले त्यो प्लान्टलाई त्यो पौधालाई त ल्याउँछौँ आवत जावतमा हाम्रो यातायातहरूमा खर्च हुन्छ अनि साथै हाम्रो डेली वेजेस साथै अनि त्यसको देखरेख त्यसलाई हमेशा हरएक दिन देखरेख गर्नु जरुरी हुन्छ कहाँ के भइरहेको छ अनि एउटा डेली रूपमा हामीले त्यसमा एकजना कसै न कसै एङ्गेज हुनु पर्छ ती कामहरूको निम्ति त्यसै कारणले गर्दा कुनै पनि एउटा बगैँचालाई व्यवस्थित गर्नको निम्ति महँगो पर्न जान्छ